र मैले चाहिँ दोकानमा गएर एउटा ज्याकेट किनेको थिएँ अनि ज्याकेटको चाहिँ अब प्राइस पनि ठिकैको थियो नभनेकोम ठिकैको थियो अनि प्रडक्ट पनि राम्रो थियो अनि त्यो चाहिँ अब कस्तो भन्दा त्यसको क्वालिटी चाहिँ अब राम्रो खाले हुन्छ नि अब भित्रबाट फर भएकोहरू सबै राम्रै खाले थियो अनि अब प्रडक्ट पनि राम्रै थियो अनि यसको अब बेनिफिट्स भन्दा चाहिँ अब यसको चाहिँ अब राम्रो कुराहरू चाहिँ के थियो भन्दा चाहिँ त्यसमा चाहिँ अब राम्रो भन्दा तपाईँको त्यो अब वाटार पानीले केही नहुने अनि सबै राम्रै थियो अनि त्यो ज्याकेटमा चाहिँ अब पुरै थियो अन्त मैले दोकानमा किनेको थिएँ अन्त दोकानमा किन्दा चाहिँ मलाई पर्यो ट्वेन्टी फाइभ ट्वेन्टी फाइभ हन्ड्रेड परेक थियो अनि ट्वेन्टी पाइभ हान्ड्रेड पर्दा मैले यसलाई हेरेर अनि यसको क्वालिटी हेर्दा चाहिँ राम्रो थियो अनि यसको अब प्रडक्ट पनि राम्रो कम्पनी पनि राम्रो अनि राम्रो सबै कुरा राम्रै थियो अनि मैले चाहिँ त्यही अब गरेर चाहिँ एउटा किनेको थिएँ ज्याकेट अनि ज्याकेटको क्वालिटीदेखि लिएर सबै राम्रै थियो अनि राम्रै भएको छ अनि राम्रै थियो अनि त्यो चाहिँ अब प्राइस चाहिँ अब ठिकैको प्राइसमा अनि ठिक्क आफूले किन्नु पनि सक्ने आफैले होइन राम्रो पनि भेट्ने अब ज्याकेट हुन्छ नि अब ज्याकेटको सबै क्वालिटीहरू राम्रो भित्रको पनि राम्रो सबै कुरा राम्रो थियो अनि त्यही थियो अनि राम्रो कुराहरू थियो अनि मैले चाहिँ त्यही कुराको अब मैले ज्याकेट किनेको भनेर मैले कुरा यो राखेको कुरा अनि मेरो यो ज्याकेट किन्दा चाहिँ राम्रो थियो सबै कुराहरू राम्रो भयो अनि यसको कस्तो हुन्छ क्वालिटीहरू राम्रो थियो अनि भित्र अब पानीले पनि नभिझ्ने अनि कति राम्रो थियो अनि त्यही थियो